मनलाई आकर्षित गर्ने एउटा तारा चाहिँ त्यो हो हाम्रो सोलर सिस्टमको सन घाम भन्छ हामी है घामबिना हामी बाँच्न सक्दैन है कुनै पनि जीवहरू बाँच्न सक्दैन अनि घामको किरणले जे पनि भइरहेको छ ऐले हामी संसारमा बाँचिरहेका छौँ र प्राणीहरूमा प्राणीहरू रुखपात जति पनि लिँभिङ थिङ्स छ यो संसारमा घामकै एउटा लाग्छ घामकै सहयोगले मात्रै बाँचिरहेको छ घाम नभए अहिले संसार हुने थिएन र यसको यसले गर्दा नै मलाई चाहिँ घाम प्रति चाहिँ यो तारापट्टि चाहिँ धेरै नै माया अथवा आकर्षित छ